दाजु अस्ति त मैले तपाईँको दोकानबाट एउटा टी सर्ट लिएको थिएँ कि तपाईँले त्यति बेला सस्तोमा यो राम्रो टी सर्ट छ भनेर मलाई किन्न लगाउनुभएको थियो मैले यसो हेर्दा त राम्रो लागेको थियो तर यो किनेको भोलिपल्ट नै रङ्ग उडेर भुवा उठेर भयो कि मलाई त तपाईँको प्रडक्ट त एकदमै मनपरेन हौ